म चाहिँ आध्यात्मिक शिक्षकहरूलाई चाहिँ अब त्यस्तो खुबी दिँदिनँ त्यस्तो हेर्दिनँ अब त्यस्तो मलाई थाहा पनि छैन यसको बारेमा के हो कसो हो मलाई जानकारी पनि छैन अनि मैले मलाई यस्तोमा केही इच्छा मलाई इच्छा त होइन मलाई केही पनि थाहा छैन अनि सोसियल मिडियाको थ्रु चाहिँ देखेको तर त्यस्तो जानकारी चाहिँ मलाई केही पनि थाहा छैन